मैले चाहिँ फ्लिपकार्टबाट चाहिँ है एउटा कपडा भन्दा पनि टी सर्ट चाहिँ अब मगाएको थिएँ होइन त्यो चाहिँ मलाई अब साह्रै मन पऱ्यो जुन चाहिँ अब मैले मगाएको थिएँ त्यो नै आइपुग्यो र अब मन परेको कारणले फेरि अर्को पनि मगाउँ भनेर सोचेको छु